हेलो तपाईँको नाम चन्द्रिका राई हो ए हजुर म चाहिँ यहाँ नर्थ बेङ्गाल युनिभर्सिटीबाट म यहाँ पिएचडी स्कलर बोलेको बोल्दैछु हजुर हजुर तपाईँको दार्जिलिङ तपाईँको घर घर जग्गा चाहिँ कहाँनिर पर्छ एक्चुवल चाहिँ

हजुर ए हजुर हजुर मैले चाहिँ दार्जिलिङको सांस्कृतिक विविधताहरूलाई लिएर त्यसमाथि चाहिँ रिसर्च गर्दैछु अहिले कि अनि मलाई चाहिँ त्यो विषयमा अलिकति जानकारी चाहिएको थियो अनि तपाईँसँग त्यो जानकारी लिनसक्छु कि भनेर मैले एकजना सरसँग तपाईँको नम्बर लिएको थिएँ हजुर दार्जिलिङमा चाहिँ कस्तो कस्तो अब समुदायको मानिसहरू बसोबासो गर्छन् र उनीहरूको संस्कृति अब संस्कार संस्कृतिहरू भनौँ न त्यो चाहिँ के कस्तो रहेको छ त्योबारे मलाई अलिकति बताइदिनु सक्नुहुन्छ हजुर हजुर हजुर

हजुर ए हजुर दार्जिलिङ पुरै एरियामा चाहिँ कुन चाहिँ समुदायको जाति चाहिँ हामी बढी मात्रामा पाउँछौँ होला हजुर नेपालीबाहेक

ए हजुर बिहारीहरूको एउटा मुख्य चाडपर्व हुन्छ नि त्यो छट पुजा बिहारीहरूले मनाउने त्यसबारे मलाई अलिकति बताइदिनुहोस् न

ए हजुर हुन्छ जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद